हजुर हेलो हजुर यो लेप्चा होटेल होला

हजुर म म चाहिँ अहिले यो केने कर्नाटाकाबाट आएको कि यसो अलिकति तपाईँको होटलको पेकेजहरू के छ कस्तो छ भनेर अलिकति बुझौँ भनेर नि हजुर हजुर ए

ए हजुर हजुर होइन मलाई त्यस्तो उयो मलाई हजुर मलाई त्यस्तो उयो त चाहिएको थिएन कि जति डिल्क्सहरूमा पनि हुन्छ हुनु त त्यसमा चाहिँ अनि कस्तो खालको के छ ए हजुर तपाईँहरू को प्याकेजभित्र केही यता यता क्या साइट सिनहरू गराउने के के गर्ने छ हजुर हजर त्यसभित्र अब ब्रेकफास्ट हजुर हजुर हजुर हजुर हजुर ए साइट सिनको लागि हजुर हजुर मैले सुनेको थिए यो गुम्बा भन्ने ठाउँहरू है यस्तो गुम्बा है डेलो भ्यु पोइन्टहरू छ अरे प्याराग्लाइडिङहरू हुन्छ भन्ने खालको कुराहरू थियो हजुर अनि यसो भन्नु कस्तो के हो त्यसको चार्जेसहरू चाहिँ कता हो के गर्नु पर्ने तपाईंकै होटलबाट के उयो गर्नु पर्ने हो कि अरू फाल्टै मान्छेलाई कसैलाई के गरेर गर्नु पर्ने हो कि केही भनिदिनुहोस् न त्यसको विषयमा हजुर हजुर एक्सट्रा चार्ज हजुर हजुर

हजुर ए त्यसमा हजुर हजुर हजुर

हजुर हजुर

हजुर

हजुर हजुर हजुर यो खोलाहरू पनि रेली खोला भन्नेहरू छ नि रेली खोला उयो जानुसक्छ है त्यहाँको त्यहाँ गएर राफ्टिङहरू गर्नु पऱ्यो भने यस्तोहरू गर्नु पऱ्यो भने चाहिँ त्यहाँ चाहिँ फेरी एक्सट्रा चार्ज लाग्छ है त्यसमा चाहिँ हजुर ए हजुर हजुर हजुर टिस्टाहरू त्यो हजुर हजुर

ए हजुर ए त्यस्तो खालको छ है हजुर हजुर भनेपछि केही कुराको उयो चाहिँ छैन असुविदा चाहिँ छैन होटलमा आएपछि हजुर हजुर सबै हजुर ए हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर अँ घुम्नु ओर्नु मतलब गाडीहरूको पनि त्यो उयो समस्या भएन है सबैकुरा हजुर हजुर ब्रेकफास्टहरू देखिको लागि उयो गर्नु परेन है सबै इनक्लुड हुन्छ त्यो तपाईँको जुन चाहिँ प्याकेज भन्नुभयो त्यसमा चाहिँ ए हुन्छ हुन्छ हुन्छ हजुर हजुर ह हजुर म यो विक आउने कमिङ विकभित्रमा तपाईँसँग उयो गरेर कन्ट्याक्ट फेरि गर्छु अन्त तपाँईको लागि चाहिँ हजुर डिटेल्स हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ